हाम्रो चाहिँ यो राज्यभरिमा चाहिँ अब धेरै संस्कृतिहरू परम्पराहरू छ अब हाम्रो नेपालीको त झन् धेरै परम्पराहरू छ कल्चरहरू छ होइन त्यसको भिन्नाभिन्नै कपडाहरू हुन्छ आफ्आफ्नो जात जातको हुन्छ होइन छेत्री बाहुनको अलग्गै तामाङको अलग्गै राई लिम्बूको अलग्गै बिहारी बङ्गालीको अलग्गै तर हाम्रो यो संस्कृति हाम्रो चाहिँ नेपालीको यो हो अन्त नेपालीको चाहिँ अब कल्चरअनुसार अब कपडाहरू हुन्छ होइन नेपालीको चाहिँ दौरा सुरुवाल भयो केटाको चाहिँ केटीको चाहिँ ढाका चोलीहरू हुन्छ अन्त माथि सिरबन्दीहरू हुन्छ घाँटीमा गहनाहरू हुन्छ अन्त यस्तै अब यो चाहिँ अब हाम्रो राज्यको बारेमा भएको हो अन्त राज्यमा चाहिँ अब यहाँ हाम्रो वेस्ट बङ्गालभरिमा चाहिँ अब धेरै कल्चरहरूमा चाहिँ यहाँ धेरै जात जात जातिको मान्छेहरू छन् विभिन्न होइन तर यहाँ चाहिँ मिलेर बसोबास गर्छौँ छेत्री बाहुन राई लिम्बू तामाङहरू धेरै छन् तर आफ्आफ्ना अब धर्म जात अलग भए पनि मिलेर बस्ने गर्छौँ छिमेकी भएर होइन अब राई लिम्बूको अर्कै कपडा हुन्छ अब हाम्रो छेत्री बाहुनको अलग्गै हुन्छ होइन तामाङको अलग्गै हुन्छ